मैले चाहिँ सबभन्दा पहिला मुलुक बाहिर भन्ने पुस्तक किनेको थिएँ त्यसको भित्रको नोवेलको त्यो कथा पनि एकदम राम्रो थियो र पेपर क्वालिटी पनि राम्रो थियो पुस्तकको आकार पनि राम्रो थियो पुस्तकको क्वालिटी पनि राम्रो थियो डिजाइन पनि राम्रो थियो र शब्द सज्जा पनि राम्रो थियो त्यसले गर्दाखेरि चाहिँ मलाई त्यो किताब एकदम मन पऱ्यो